मैले चाहिँ एउटा फ्ल्पिकार्डबाट भेस्लिन मगाएको थिएँ तर जब मेरो हातमा आउँदाखेरि चाहिँ मैले जब अर्डर गर्दाखेरि चाहिँ राम्रै देखाउनु भएको थियो अनि जब मेरोमा आइपुग्दाखेरि चाहिँ त्यो डिफ्रेन्ट प्रडक्ट थियो त्यसमा चाहिँ म अलिकति दुखित भएँ